नमस्ते दा तपाईँ कालिम्पोङ ट्राभल एजेन्सीबाट बोल्नुभएको हो मैले रिजर्ब गरेको थिएँ गाडी डेलोसम्म त्यहाँपिछे मलाई मैले रिजर्भ गरेको थिएँ तपाईँहरूकोबाट पन्ध्र सयमा अन्त तपाईँको म त गाडीमा पस्दा तपाईँको गाडीको मान्छेले चाहिँ मलाई दुइ हजार रुपियाँ माग्दैथ्यो मैले त भनिदिएँ मैले केको पैसा दिनु तपाईँहरूलाई मैले त त्यहाँ पन्ध्र सयमा मिलाइसकेको छु त तपाईँहरूले हामीलाई किन लुटेको यसरी किनभने अब सुन्नुहोस् तपाईँको पिठ पछाडि यस्तो हुँदैछ तपाईँ बुझ्नुहोस् त पाँच सय रुपियाँ त्यसले हरेक मान्छेकोबाट प्रफिट खाँदैछ अब तपाईँले यो बुझिदिनु पर्ने नि अब जसरी अब हामी जस्तो मान्छेले दिनुसक्छ अब जो अब जो सक्दैन अब जो सक्दैन नि याद छ पाँच पन्ध्र सय दिनु आया अब तिनीहरूले एकैचोटि दुई हजार चाहिँ कसरी दिन्छ अब तिनीहरूले तिनीहरूको पनि त बारेमा बुझिदिनु पर्ने त्यो मान्छेले के गरेको यस्तो डरलाग्दो तिनीहरूले पनि त बुझिदिनु पर्ने सम्झिदिनु पर्ने अब तपाईँहरू सोच्नुहोस् त अब हामीले त दिइहाल्छ अब अरू मान्छेले त बुझ्दैन नि त अब अरू मान्छेले सक्दैन पनि दिनु त्यस्तो अब दुई हजार रुपियाँ

तपाईँको अब यस्तो गर्दैछ अब सोच्नु तपाईँको मान्छेहरूले यस्तो गर्छ अब अब के गर्नु खोजेको तपाईँहरूले चाहिँ अब यो अलिक हेरिदिनुहोस् तपाईँहरू पनि अब कोही कोही बेला हेरिदिनुहोस् के हुँदैछ कसो हुँदैछ गाडीमा कस्टोमर ए मिन्स हुन्छ नि अब जो सवारी जाँदैछ त्यो अब राम्रो छ कि छैन अब हुन्छ नि अब अब के भन्नु अब म तपाईँलाई त्यो राम्रो छ कि छैन त्यसलाई मज्जा आयो कि आएन गाडी भाडा कस्तो छ अलिकति फिटब्याक त लाउनुहोस् अलिक मज्जाले गर्नुहोस् अब